एकदम माछा मार्न चाहिँ अब कहिले जान्छु भने अब त्यही हो चामल तेल खुकुरीहरू अब मसलाहरू तेलहरू सबै लिएर जान्छु भाँडा भाँडा अन्त थालहरू लान्छु साथीभाइलाई भेट्छु म त्यहाँदेखि हामी जान्छौँ हप्तामा दुईपल्ट जान्छु म माछा चाहिँ कसरी मार्नुपर्छ भने जस्तै अब मा माछा भोलि मार्छ भने आज जस्तोमा गोएर कपु दबाई खन्नुपर्छ हामीले कड्कुस त अब कड्कुस खन्यो खन्यो खन्यो अन्त लुकाई राख्नुपर्छ त्यहाँदेखि भोलिपल्ट हामी त्यसरी जान्छौँ जानुपर्छ त्यसरी गएर चाहिँ हामी त्यो कड्कुसलाई चाहिँ अब हामीले पुर्छौँ अन्त दिन त्यो पनि हामीले समय हेर्नुपर्छ घाम लागेको छ भने चाहिँ हामीले गएर ड्याम कि ड्याम कुट्नुपर्छ त्यसको अब एकदम दुधजस्तो फिँज आउँछ दुधजस्तो फिँज आउँछ त्यसमा र घाम चाहिँ अब एकदम टनटन हुनुपर्छ पुरा तातिनुपर्छ त्यो पानी चै आबो तातेकै बेलामा चै अब कड्कुस त्यो कुट्यो कुट्यो कुट्यो कुट्यो नभाकोम जस्तै लाग्छ तिन घन्टा लाग्छ कुट्नु नै ढुटो बनाउनु पर्यो त्यो पनि घट्टामा त्यहाँदेखि त्यो कुट्नेबित्तिकै मर्दैन माछा त्यसलाई पर्खिनुपर्छ एक घन्टा जस्तै अझै पर्खेर त्यहाँदेखि जस्तै एक घन्टा जस्तो बादमा चाहिँ अब पल्टिन्छ त्यो माछा अब पल्टेपछि चाहिँ हामी टिप्छौँ टिपेर ल्याएर त्यो माछालाई को अब हामीले काटेर आन्द्राभुँडी फ्याल्छौँ फ्यालेर हामी त्यसलाई काट्दैनौँ आन्द्राभुँडी फ्यालेर चाहिँ डल्लो डल्लो हामी तेलमा हालेर एकदम उयो गर्छ त्यहाँदेखि उयो गरेर चाहिँ अब खानासाना खाएर त्यहाँदेखि हामी उकालो घर आउँछौँ र हप्तामा अब दुईपल्ट जान्छु अब त्यो दबाईले पनि रोप्छु कोही बेला म हिपेस पनि सक्छु हिपेस पनि लाउँछु म अब जस्तै अब आज शनिबार हो भने आज मैले कड्कुस लान्छु कड्कुसले त्यो गर्छु अब सोमबार जस्तो हो भनेर हिपेसो लान्छु हिपासले अलिअलि पनि मार्छु म